हामी त प्रायः किराले टोक्दा मौरी मौरीले चिल्दा बनमारा तितेपाती खरानी तोरीको तेल आदि लगाउने गर्छौँ मह पनि लगाउँछौँ अनि एउटा पुत्काको मह भन्ने पनि हुन्छ जसले धोक्रे बिजेको पनि यसले च्वाट्टै हुन्छ